मैले अहिलेसम्म दर्शकहरूको सामु गाउँदाखेरि त्यस्तो डराएर त्यस्तो घबराहटले त कहिले पनि गाएको छैन त्यस्तो अनुभवै भएन मलाई मैले अब अब घरदेखि नै बिस्तारै प्र्याक्टिस गरेर आएको तरै पनि अब बिस्तारै पहिला गाउँमा गाएँ बिस्तारै त्यहाँपछि कलेज ए स्कुलमा गाउन थालेँ स्कुलदेखि त्यहाँ त्यत्तिकै मेरो कन्फिडेन्स मेरो आत्मविश्वास त्यत्तिकै बढ्दै गयो र पछि पनि कलेजहरूतिर गाउँदाखेरि स्टेज पर्फर्मेन्सहरू गर्दाखेरि मलाई त्यस्तो केही डर त लागेन र यसमा के कुरा अन्त यसमा तै केही घबराहट लिनु भएन अनि आफू माथि पूर्ण विश्वास चाहिँ हुनुपर्छ